हेलो हजुर म फर्निचर दोकान कनु चाहिँ स्टिलको हजुर हजुर हजुर यो हेरि अब पाँच हजार गोद्रेज अब काठ पनि अब राम्रै छ हो हेरिहेरि छ अब काठ हेरिहेरि कि अन्त काठ हेरिहेरि अब साधारण काठको अब अलिकति कम्ती पन्ध्र हजारदेखि तल अन्त अलिक चाहिँ राम्रो काटको अब जस्तै अब टिकहरू अब त्यस्तोको चाहिँ नि अब पन्ध्र हजारदेखि बेसी बिस हजार पच्चिस हजार दिवान दिवानको हजुर हजुर त्यसको दाम यस्तै लाग्छौँँ अब यो काठ मज्दुरहरू सबै गरेर चाहिँ बाह्र हजार देखिको माथिको चाहिँ छ हजुर म्याट्रेस हुन्छ अब हेरिहेरि अब दाम हेरेर अब कुनैमा मेट्रेस भएको कम्ती दाम अब मेट्रेस अब मेट्र्स को पनि क्वालिटी हेरेर त्यही हिसाबको दाम छ काठको छ काठकै छ राम्रो खालको हजर हजुर हजुर बेड हजुर ए छ नि आएको छ आएको छ मगाएको थिए कि आएको छ

डबल बेडको तिस हजार छ तिस हजारदेखिको अझै बेसी बेसीको पनि छ कम्ती चाहिँ तिस हजार हो हजुर हजुर साइज ठुलो अब यस्तो हुन्छ नि हो यो हेरेर चाहिँ काठ राम्रो अब धुल्या नलाग्ने हुन्छ कुनै डिस्काउन्ट अलिक कम्ती हुन्छ अलिअलि हुन्छ हुन्छ

हजुर हजुर हजुर हजुर तपाईँलाई खास चाहिने चाहिँ के कुन चाहिँ सामान हो हजुर ए हजुर छ नि हजुर अन्त गद्रेज पनि छ गोद्रेज चाहिन्छ भने गोद्रेज पनि राम्रो खाले आएको हजुर हजुर हजुर छ

हुन्छ आ हुन्छ मिलाउँछु कि तपाईँ आएर हेर्नुहोस् न आएर हेर्दा तपाईँलाई थाह हुन्छ नि कस्तो कस्तो